हलो गुड मर्निङ हजुर हो त

हजुर हजुर ए हजुर अनलाइन बुकिङ थियो कति तारिक गर्नुभएको थियो ए पाँच तारिकको हुन्छ हेर्छु ल हजुर हजुर हजुर विशाल छेत्रीको नाममा रहेछ है हजुर तपाईँले फ्यामिलीको लागि गर्नुभएको थियो बुकिङ

हजुर हजुर भन्नुहोस् त

ए हजुर होटेल त यो फाइभ स्टार हो फाइभ स्टार होटल छ अनि हजुर हो होटेल सिन्ड्रेला फाइभ स्टार यहाँको रुमहरू त डबल बेड पनि छ सिङ्गल बेड पनि छ हो साइडमा बालकुनी पनि छ त्यो सिनेरी हेर्नु सक्नुहुन्छ यहाँबाट रुममा त्यो गिजरहरू पनि छ टोइलेट बाथरुम पनि भित्रै हजुर हजुर छ दिनको पनि भयो हजुर छ ए हजुर अँ हजुर छ नि त्यसको लागि पनि जगिङको लागि पनि छ प्लेसहरू बाहिरनिर गार्डनहरू पनि छ त्यसको लागि पनि हजुर छ स्विमिङ पुलहरू पनि सबै एभेइलेबल छ यहाँनिर बन्दबस्त त म अब तपाईँको हिसाबले हुन्छ तपाईँलाई अब जे ऊ यो हुन्छ त्यो अर्डर भएपछि हामी बनाइदिन्छौँ त्यसको लागि अब तपाईँलाई के खाने इच्छा छ त्यो ब्रेकफास्टमा तपाईँले भन्नुपऱ्यो हैन त्यही अर्डर गर्नुभयो ने त्यही हुन्छ हजुर त्यसरी नै हजुर हजुर त्यही हो बि दिउँसो अनि बेलुकाको पनि हजुर लन्च डिनर तपाईँ हजुर ए ए हुन्छ त हुन्छ तपाईँको हिसापले नै अब भन्नुहोस् न हैन अब त्यही भएर चाहिँ हामीले फुडको लागि चाहिँ अब त्यो कस्टमरसँगै ऊ यो गरेर जस्तो अब तिनीहरूले बनाइमाग्छ त्यही हिसापले बनाइदिन्छ हामी कि अनि त तपाईँले जस्तो अर्डर गर्नुहुन्छ हामी त्यस्तै दिन्छौँ ए हुन्छ हुन्छ हुन्छ दस तारिकको है हुन्छ तपाईँहरू कति पाँचजना फ्यामिली है

हजुर तपाईँहरू कतिजना हुनुहुन्छ पाँचजना ए हुन्छ हुन्छ